उपभोक्ताहरूले यसरी अब पशु पालनबाट दुधहरू खाने मलहरू किनेर लाने खसी काट्यो भने मासु किनेर लाने गाई बस्तुहरू पनि धेरै छन् भने र भने यताबाट उता किनेर लाने यसरी नै उपभोक्ताहरूले पशु हामीलाई कृषिहरूलाई पशु पालन गर्ने मानिसहरूलाई यसरी नै सहायता पुऱ्याइरहेको हुन्छ